औ भैया अस्ति तिम्रोबाट ल राखेको दाल त के हो आम्मामा ढुङ्गै ढुङ्गा छ त हौ ओजनको लागि ढुङ्गा फिट्छ क्याउ किरकौँलो छ अलिअलि भएको दाल पनि सिटी चार पाँच सिटी लगाउँदा पनि पाक्दैन कचल्टिएर छोक्रा र पानी भयो हर्दी हेऱ्यो त्यस्तै आँटा फिटेको हो कि के हो चिल्सा पर्न थाल्यो अबदेखि यस्तो सामानहरू लिएर नआउ है गाउँतिर बेच्नु पैसा लुट्नु मात्रै यस्तो ल्यायौ भने चाहिँ म तिम्रो दोकानसोकान बन्द गरिदिन्छु नि सबै गाउँकोलाई भनेर ल्याउन दिँदिन है राम्रो ल्याउ राम्रो पैसा लैजाउ ठग्नु मात्रै नआउ हाम्रो गाउँतिर बुझ्यौ कुहिको सडेको बिग्रिएको छानेर फ्याँकेकोहरू लिएर आउँछौ अब यस्तो ल्यायो भने ठिक हुँदैन नि